कामभन्दा बाहिर म गएको जग्गाहरू भनेको तपाईँको एउटा नेपाल भयो नेपालको विषयमा विशेष तपाईँलाई भन्नु पर्दा नेपाल एउटा सस्त्र नेपालमा नि एउटा फेमस भाको इलाम इलाममा तपाईँले पाउनुहुन्छ जस्तै इलाममा ड्रेसअपहरूको छ तपाईँको खानेकुराहरू छ जस्तै अब नेपाल भनेको पनि एउटा यस्तो जग्गा हो त्यहाँनिर घुम्ने असल असल जग्गाहरू छ अनि तपाईँलाई नेपाल भन्ने चाहिँ एउटा असल घुम्ने जग्गाहरू छ त्यहाँनिर तपाईँले देख्नुहुन्छ विभिन्न कल्चरहरू देखाउनु देख्नुहुन्छ अनि विभिन्न त्यहाँनिर तपाईँले ऋतुहरू देख्नुहुन्छ नेपालमा विभिन्न मान्छेहरू देख्नुहुन्छ नेपाल पुग्नु तपाईँले एउटा नेपाली भाषामा तपाईँले नेपाललाई हेर्नुभयो भने नेपालको भित्र धेरै प्रकारको नेपाली भाषा बोल्छन् कसैले सरल हामीले जस्तै नेपाली बोल्छ कसैले विभिन्न आउनुहोस् आइसियोस् गइसियोस् भनेर लाउनु लाउँछ कसैले धेरै नेपालमा पनि तपाईँको भाषालाई पनि धेरै पुरा बद्लाएर बोल्छ अनि नेपालको बिशेष एउटा चलचित्र भनेको त्यहाँनिर घुम्ने जग्गाहरू असल विशेष गरेर काठमाडौँ हेर्नु भयो भने काठमाडौँमा म गएको थिएँ त्यहाँनिर मन परेको जग्गाहरू तपाईँको भन्नुहुन्छ भने भक्तपुरहरू तपाईँले हेर्नु भएछ भने जस्तै नेवारीको कुराहरू त्यहाँ पाउनुहुन्छ नेवार नेवारी घर त्यहाँ पाउनुहुन्छ त्यहाँनिर नेवारी कसरी त्यहाँ बर्षमा एकताल आउँछ अनि उनीहरूको उनीहरूले नेवारी पूजा पुज्छ त्यहाँनिर विशेष नेपाली कल्चरहरूले विशेष विशेष नेवारहरूले त्यो कुरा जान्दछ अनि तपाईँले अरू आउट अफ द भ्याल्ली हेर्नुभयो भने काठमाडौँतिर जानु भयो भने पोखरातिर जान सक्नुहुन्छ पोखरामा जस्तै एउटा फेवाताल छ फेवातालमा तपाईँले एउटा सुन्दर कसरी पाउनु हुन्छ त्यहाँनिर घुमेर फेवातालमा तपाईँ एउटा त्यहाँनिर एउटा विश्वास जो फेवातालमा एउटा वचन राख्छ त्यहाँनिर चाहिँ तपाईँको केही कुरा पुरा हुन्छ भन्ने नेपालको मान्छेले विश्वास राखेको छ जस्तै तपाईँले घुम्ने जग्गा हेर्नुभयो भने मनाङ मुस्ताङ हेर्नुभयो भने त्यहाँनिर एकदम एप्पलको खेतीहरू हुन्छ त्यहाँनिर म गएको थिएँ त्यहाँनिर असल असल कुराहरू देख्छ जोस्तै नेपाली नेपालीको जति पनि छ नेपालीको एउटा प्राइड अब माउन्ट एभरेस्ट हेर्नुभयो भने वर्ल्डको सबै नेपालमै छ धेरै कुरा तपाईँले जान्नुहुन्छ बुझ्नुहुन्छ नेपाल भनेको यस्तो जग्गा हो कि जसमा चाहिँ एउटा बुद्ध बुद्ध पनि जन्मेको जग्गा हो भनेर नेपाल नेपाल यस्तो जग्गा हो जस्तै पिस शान्ति नेपाल एउटा के मलाई राम्रो लाग्छ भन्दाखेरि नेपालमा तपाईँले घुम्नु पाउनुहुन्छ तर नेपालको एउटा असल कुरा चाहिँ के लाग्छ भन्दाखेरि नेपालको मान्छेले हरेक मान्छेलाई एउटा इज्जत इमान चाहिँ देखाउँछ भनेर म विश्वास गर्दछु